अहो तपाईँकोमा त चाक चक्कु किनेको त्यो त छुरी लाग्नु छोडेछ लाग्दै छैन राम्रोसँग काट्टिँदै छैन सब्जीहरू त लाग्दै लाग्दैन के गर्नु पर्ने त्यसलाई राम्रो खालको दिनु भएन तपाईँले छुरी मलाई